हजुर तपाईँकोबाट मैले एउटा हेरी पोटरको किताब किनेको थिएँ होइन एकदमै नेपालीमा अनुवादित गरिएको किताब रहेछ र मलाई त्यो किताब चाहिँ अत्यन्तै राम्रो लाग्यो कसरी भन्दाखेरि हामी बच्चा छँदाखेरि मैले हेरी पोटर भन्ने फिल्म चलचित्र हेरेको थिएँ र चलचित्र हेरदाखेरि जुन चाहिँ रोमान्स मलाई लागेको थियो है त्यो झाडुमा नानीहरू उडेको देख्ने जुन किसिमको त्यो अद्भुत अनुभव मैले देखेको थिएँ त्यो किताबमा पढ्दाखेरि मलाई अझै राम्रो लागेर गयो र तपाईँहरूको किताबमा मैले देखेँ कि अङ्ग्रेजीदेखि नेपालीमा अनुवादित गर्दाखेरि कुनै पनि किसिमको व्याकरणको भुल पनि थिएन हिज्जे भुल पनि थिएन त यसो देख्दाखेरि चाहिँ मलाई के लाग्यो भन्दाखेरि हजुरहरूले एकदमै उतकृष्ट काम गर्नुभएको छ र मलाई अझ के लाग्छ भन्दाखेरि हजुरहरूले हेरी पोटर मात्र नभएर अन्य अन्य किताबहरू जुन जो अङ्ग्रेजी भाषामा छन् नेपालीमा छमा गर्नु होला उर्दुमा छन् फारसीमा छन् ती किताबहरूलाई पनि अनुवादित गरेर बेच्न सक्नुभयो भने चाहिँ हामीलाई एकदमै राम्रो हुने थ्यो